मैले अस्ति भर्खरै रिलाइन्स स्मार्ट पोइन्टबाट चाहिँ सिन्थलको बडिसोप किनेर लगेको थिएँ है अनि त्यो चलाएँ चलाएँ र अर्को बडिसोपले भन्दा चाहिँ सिन्थलको त्यो बडीसोपले ठक्कै नुहाई सकेपछि चाहिँ एकप्रकारको फ्रेस फिल हुँदो रहेछ जिउमा सरर त्यसै पनि हावा लागेको जस्तो भनौँ एसी नै बोकेर हिँडेको जस्तो लाग्दो रहेछ र मलाई मात्रै त्यस्तो अनुभव भएको हो कि अरूलाई पनि त्यस्तो हुन्छ तर मलाई चाहिँ यो बडिसोपसँग एकदमै राम्रो लाग्यो यो राम्रो अनुभव भएको छ र म मसङ हुनु हुने यहाँ बैनी सुषमा बैनी सुरज दाजुलाई पनि त्यो साबुन चलाउनोस् है भनेर सुझाव गर्छु